विशेष चाहिँ वर्ष वार्षिक यात्रा है एउटा मेला चाहिँ हाम्रो यो माघे मेला लाग्छ है यो ज तपाईँको माग मे मैनामा यसमा चाहिँ हामी माघे मेला भन्ने यसलाई हामी मान्छौँ है यो माघे मेलामा चाहिँ अब धेरै विभिन्न प्रकारको जातीय खानाहरू है जस्तै मैले अघि भनिहालेँ कोदो ढेँडो मकै हैन अनि गुन्द्रुक सिन्की यी चिजहरू हामू मेलामा पाउँछौ है बेद बेपारीहरूले पनि त्यही चिजहरू त्यहाँ लिएर सजाको हुन्छ है आफ्नो हात हतियारदेखि लिएर हरेक चिजहरू आफ्नो जातीय चिन्हारी जातीय जातीय पहिचान जस्तो अब खाने कुरोदेखि लिएर आफूले हात हतियार चलाउनेदेखि लिएर होइन यो चिजहरू चाहिँ हामी म्या माघे मेलामा चाहिँ हामी पाउँछौ र यो माघ मेलामा चाहिँ हामी जाडोको महिनामा चाहिँ हामी घुम्नु जाँदाखेरि चाहिँ त्यहाँनिर धेरै आनन्दहरू पाउँछौ है त्यो भएर चाहिँ अब यो हाम्रो एउटा सानोदेखि नै मैले चाहिँ एउटा अनुभव गरेको छु सम्झनाहरू बटुलेको छु यो माघ महिनामा चाहिँ